मैले आफ्ना परिवारका लागि स्वस्थको लागि राम्रो हुने भोजनहरू चाहिँ दाल चावल अनि रायोको सागहरू हुन् अनि हामीले य यस्ता रायोको सागहरू आफ्नै बारीमा उमारेका हुन् अनि मलाई लाग्छ कि अहिलेको जो अहिलेको अहिलेको समयमा खाने कुराहरू राम्रा नभएकोले गर्दा मानिसहरू धेरै धेरै बिरामी हुन्छन् यसै कारण मैले भात दाल चावलहरू अनि रायोको सागहरू पकाएर आफ्नो परिवारलाई दिन्छु